हलो भाइ को बोल्नुभएको

अँ म दोकानमै छु त है म दोकानमै छु अँ छ आलु छ आलु कति चाहिएको भाइलाई ए आलु मेरोमा तिन किसिमको छ त हो एउटा नयाँ छ एउटा मधेसको छ एउटा यता लोकल छ कुन चाहिँ लाने अब यो त त्यो नयाँ आलु जुन चाहिँ निस्किएको छ त्यो राम्रो छ तर दाम चाहिँ अलिक महँगो पर्छ है अँ त्यो पाक्ने चाहिँ पठाइदिन्छु अनि त सब्जीहरूमा तिम्रो पोटल छ हो बैगुन छ भेन्डी छ

ए ल अन्डा दुई ट्रे जत्तिकै छ त्यसोभए

अँ लु भन्नु त म लेख्दैछु

पोटल एक केजी भेन्डी एक केजी

अँ कोक तिन बोतल अँ क्याप्सिकम एक केजी तामा ल बिल पनि म पठाइदिन्छु ल सँगै त्यसोभए के अँ डिलिभरी अहिले म ओह्रालो झर्दाखेरि म ल्याइदिन्छु नि ओह्रालो झर्दाखेरि ल्याइदिन्छु अनि बिल अँ बिल त्यति बेलै दिइहाल्छु तिम्रो कति भए रहेछ भने नि यो अन्डा दुई ट्रे पोटल एक केजी आलु पाँच केजी क्याप्सिकम सोया सस तिनवटा पेप्सी गर्दाखेरि यो नाइन हन्ड्रेड फिफ्टी भएछ है

ल म ओह्रालो आउँदाखेरि बिल ल्याइदिन्छु ल राखेँ